मैले गार्डनमा थुप्रै प्रकारको फुलहरू लगाएको छु है जस्तै अहिले सिजनमा चाहिँ अब दिसम्बरमा फुल्छ इजिलिया इजिलिया फुल चाहिँ धेरै कलरको छ तर मैले चाहिँ अहिलेसम्म तिनवटा मात्रै समेट गरिसकेको छु एउटा रातो पहेँलो र व्हाइटमा छ दिसम्बर महिनामा फुल्दाखेरि चाहिँ त्यो राम्रो देखिन्छ त्यसै कारण मलाई त्यो पूर्ण रूपले मनपर्छ